मलाई लचिलोपन र ताकत बढाउन मद्त गर्ने आसनहरू हो चक्रासन सूर्यासन र शल्वासन जसले चाहिँ मलाई जीवनमा एकदमै त्यसले राम्रो गरिरहेको छ त्यो त्यसले मलाई एकदमै लचिलो बनाउँछ मेरो शरीरहरूलाई एकदमै फुर्तिलो बनाइरहेको हुन्छ र यो आसन म दिनमा बिहान बेलुकी गर्छु र मेरो यो एउटा दिनको रुटिन जस्तै नै छ भनौँ न